हाम्रो गाउँमा चाहिँ उब्रेको पानी आउँछ जो चाहिँ वहाँबाट चाहिँ हामी ल्याउँछौँ दुईवटा धारा छ त्यही त्यहीँ नै बाट ल्याउँछौँ अन्त त्यो चाहिँ हाम्रो गाउँमा चाहिँ उम्रिएको पानी आउँछ त्यो वर्षाभरि नै आइरहन्छ त्यो चाहिँ हामीलाई किन्नु पनि पर्दैन कसैले ल्याइदिनु पर्दैन त्यो पानी चाहिँ हामीले घरसम्म ल्याएको छौँ र वर्षाभरि त्यो पानी चाहिँ हामीलाई उपलब्धै हुन्छ आइरहन्छ